हेलो अर्जुन दाजु बोल्नुभएको हो अन्त तपाईँले त्यो सब्जी पठाइदिनु भएको रहेछ नि त्यो टमाटर उयसहरू त्यो सब्जीहरू टमाटर चाहिँ कसरी हो हन एक सौ रुपियाँ एक सौ रुपियाँ किलो यहाँ त सबै दोकानतिर त कम्ती छ त हो यहाँ तलतिर त तपाईँको चाहिँ एक सौ रुपियाँ किलो होइन यहाँतिर तलतिर त सस्तो भएको छ त आम्माम ज्यादा रहेछ त त्यहाँ त एकदमै कोपीहरू पनि हरेक कुरो ज्यादै महँगो रहेछ त अस्सी रुपियाँ किलो हजुर होइन अलिक कम्ती गरिदिनु होस् न त्यो त साह्रै ज्यादा भयो नि हो हुन त हजुर ए हुन् हजुर सब्जी आइपुग्यो कि त्यसमा त्यो कोपी चाहिँ अलि बिग्रेको रहेछ हजुर ए हजुर हुन्छ त्यो कोपी चाहिँ त्यो कोपीको पनि घटाइदिनु होस् न त्यो त्यसको दाम अस्सी रुपियाँ किलो त ज्यादा हुँदै हुँदैछ हो

हुन्छ हुन् हजुर हुन्छ हुन्छ हजुर ए अलिक कम्ती त गरिदिनु हजुर हजुर अलिक कम्ती जो अब अहिले हजुर हुन्छ हजुर हजुर त्यो

ए हजुर त्यही कोपीहरू अलिक बिग्रेको रहेछ त्यो टमाटरहरू चाहिँ ज्यादा भयो भनेर नि ज्यादा महँगो

हुन्छ ल